हेलो औँ अस्ति हौँ म खाना बनाउँदैछु तिमी हजुर मालबजारमा हैन हो जलपाइगुडीमा राम्रो छ

अस्ति हामीले अनि त सल्लाह गरेको हैन त्यहाँनेरि जाऔँ भनेर त्यहाँनेरि ए ल ल म भन्दिन्छु नि कतिजना हुन्छ अँ चार पाँचजना त हुन्छ ल म भनिदिन्छु नि सबैजनालाई अस्ति हामीले त्यसै पनि सल्लाह त गरिसकेका थियौँ अँ रिजर्भै लानुपर्छ नि गाडी त कसको लाने मोतीलालको हुन्छ ए ल ल मोतीलालको लैजाऔँ न गाडी चाहिँ तिमी मिलाऊ ल अहँ गर्नु पर्दैन सबै त्यहीँ गएर हुन्छ हजुर त्यहीँनेरि हुन्छ कि सबै अर्डरहरू केही गर्नु पर्दैन

कति तारिक ए पन्ध्र तारिक ल ल कति बजे निस्किने अनि त बिहान बिहान कति बजे निस्किने अँ आउँदा आउँदा रात पर्छ फेरि

अनि त बेलुका आएर घरमा पनि गर्ने हो कि बर्थडे ए अँ त्यसो भए केक त्यहीँबाट लिएर आऊँ न त राम्रो पाउँछ पाउँछ त राम्रो पाउँछ एउटा चाहिँ त्यहीँनेर काट्नुपर्छ केक अनि त एउटा चाहिँ घरमा लिएर आऊँ न

अँ एउटा चाहिँ त्यहीँ ल ल ल ल खानाहरू पनि घरमा आएर बनाउँदा त तिमीलाई अब झमेला हुन्छ होला हो वहीँबाट लिएर आऊँ न अँ

ल ल ल ल लिएर आऊँ न ल ल